हलो सर मैले अस्ति तपाईँकोबाट लक्स साबुन अर्डर गरेको थियो र त्यो धेरै राम्रो प्रोडक्ट रहेछ र मलाई धेरै सुट पनि गऱ्यो र मेरो साथीहरू सबैले मन परायो त्यसको स्मेलहरू सबै मन परायो र घरमा पनि सबैले मन परायो र अझै छ भने त्यहाँ तिन चारओटा मलाई राखिदिनुहोला र थ्याङक यु